हेलो हजुर भन्नुहोस् हजुर भन्नुहोस् न सुन्दैछु हजुर सुन्दैछु भन्नुहोस् न हजुर हजुर ए हजुर हजुर हजुर अँ हजुर हामीले अफर दिँदैछौँ त अँ अँ अँ त्यो चाहिँ एक्च्युली अब म चाहिँ खासमा हेयर स्ट्याइलिस्ट हो होइन अब अरू पनि हुनुहुन्छ यहाँ काम गर्नेहरू अन्त हामी चाहिँ के गरिदिन्छौँ भने तपाईँको अब एउटा मेकओबर हुन्छ नि अब हाम्रो त मेन कामै अब घाँटीदेखि माथि होइन तर एउटा मेकओबर जुन हुन्छ तपाईँको हेडको हेयरकलरदेखि लिएर हो त्यहाँबाट अन्त तपाईँको अब केरेटिन गर्नुहुन्छ कि तपाईँले हेयर स्ट्रेट गर्नुहुन्छ कि कि तपाईँ

केरेटिन तपाईँको लेन्थ चाहिँ कस्तो होला कपालको लेन्थ हेरेर नि हुन्छ नि त फेरि केरेटिनको पनि कि सोल्डरदेखि मुनि छ है त्यसो भए त्यसो भए त तपाईँलाई केरेटिन गर्नु नि त्यही अठार सय दुई हजारसम्ममा त हुन्छ हौ गरिदिन्छौँ हामी कम्ती भन्दा पनि अब अफर प्राइस हो त्योभन्दा त कम्ती गर्न त साह्रै पर्छ अब यस्तो हुन्छ नि त अरू जग्गा अलिक कम्ती गरिदेला तर अब त्यो राम्रो सामान युज गर्दैन क्या अन्त अब हामी भनेको राम्रो सामान युज गर्छौँ सबै ब्रान्डेड छ हो त्यसले गर्दा नि मिलाइदिन्छु नि तपाईँलाई अब अफरमा पनि अलिकति मिलाई त दिउँला नि त्यस्तो केही छैन तपाईँ हजुर वुल्फ कट है वुल्फ कट चाहिँ म चाहिँ भन्छु वुल्फ कटको लागि चाहिँ तपाईँको फेस कटिङहरू सबै हेरेर मात्रै काट्नु राम्रो फेरि अप्ठ्यारो देख्छ तपाईँको लाम्चो लाम्चो छ है लाम्चोमा पनि नराम्रो त देख्दैन राम्रै देख्छ लाम्चोमा पनि हुनु त सुहाउँछ अब यस्तो पनि हो अब काट्ने मान्छेबाट पनि हुन्छ कसरी काट्छ के काट्छ किन वुल्फ कटिङ पनि टिपिकल वुल्फ कटिङ काट्दा चाहिँ अब मान्छे अलिकति मतलब पातला नै भएको हुन्छ तपाईँ कस्तो छ बडी मतलब अलिकति अब ठिकैको हुन्छ साह्रै त्यो चबी त हुनुहुँदैन होला त्यसो भए त सुहाउनुपर्ने चबी हुँदैन भने त सुहाउँछ सुहाउनु त कि चबीलाई नि सुहाउँछ हल्का चबीहरूलाई नि सुहाउँछ सुहाउनु त उम् अँ हजुर वुल्फ कटको मात्रै चाहिँ अब तपाईँको कति जस्तो भन्नु अब तपाईँलाई म अफरमा छ सबै छ हो अलिक कम्ती नै छ दाम टुवेल्भ हन्ड्रेडमा त भइहाल्छ वुल्फ कट त खुल्ला त त्यही नौ साढे नौतिर खोल्छु हामी बेलुका त बेलुका कोही बेला छिटो पनि हुन्छ कोही बेला ढिलो अब कस्टमर्स छ भने ढिलो पनि बन्द हुन्छ कस्टमर छैन भने अब छिटै बन्द हुन्छ हुन्छ हुन्छ त्यही बेट्टर हुन्छ नि भोलि आफ्टरनुनमा आउनुहोस् अन्त त्यतिबेलै भेटेर कुरा गर्दा हुन्छ नि हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू